सन्तोष ढाबा हो भाइले मैले जुन हिजो खानाको अर्डर गरेको थिएँ त्यो आज म अर्डर क्यान्सल गर्दैछु कारण चाहिँ म अलिक विसञ्चो पनि भएँ र आज म मटनहरू चिकनहरू कुनै नखाने म नेक्स्ट टाइम कुनै दिन मगाउँला नि ल भाइ